मलाई मेरो रोगको लागि अस्पताल जानु भनेको मलाई मनपर्दैन मलाई घरेलु उपचार नै मनपर्छ अब जाँदिनँ भन्नु पनि सकिँदैन किनकि कसैलाई ठुलो रोग हुन्छ कसैलाई ट्युमर हुन्छ कसैलाई गलब्लाडरमा स्टोन हुन्छ होइन कसैलाई हार्टको प्रब्लम हुन्छ त्यस्तो बेला त सायद जाइन्छ पनि होला जानु पनि पर्छ होला तर सानोतिनो रोगमा चाहिँ जस्तो अब खोकी लाग्यो होइन खोकी लाग्दाखेरि अब आफूले हल्दी लगाएर हल्दीमा दुध उमालेर खाइएछ भने गलाको अब गला खसखस गर्ने पनि कम्ती हुन्छ अनि तपाईँको सर्दी लागेमा तपाईँले अब त्यही तुलसी पत्ताहरू गरम गरेर पानीसँग खाएको छ वाफ लिएको छ भने पनि तपाईँलाई सन्चो हुन्छ राम्रो हुन्छ भने जस्तो मलाई लाग्छ होइन अनि मलाई चाहिँ अब घरेलु उपचार गरेको घरेलु भए दबाईपानी गरेर बसेको नै मलाई बेस्ट लाग्छ मलाई हस्पिटल जस्तो चाहिँ जानु चाहिँ साह्रै डर डर पनि लाग्छ त्यही भनेर मलाई हस्पिटल चाहिँ होइन घरेलु उपचारमा चाहिँ मलाई विश्वास लाग्छ किनकि घरेलुमा चाहिँ आफूले बनाइएको जानिएको चिजहरू बनिन्छ जस्तो अब निमोनिया हुँदा चाहिँ अब पाँच किसिमको सामान मिलाउनुपर्छ जस्तो कि अब करेलाको पत्ता भयो थुङ्गे फुलको पत्ता भयो रातरानीको पत्ता भयो त्यसपछि तपाईँको अब कमलकोठीको माटो भयो मधु भयो त्यस्तो सबै मिलाएर अब त्यसलाई बोइल गरेर मजाले बोइल गरेर चालनीमा छानेर त्यसलाई मजाले घोलेर बटुकामा हालेर खाइएछ भने निमोनिया हुने पनि डर हुँदैन होइन निमोनियाको उपचार पनि बनिन्छ अनि त्यस्तो चिजहरूमा चाहिँ म चाहिँ मेरो घरेलु उपचारमा नै म विश्वास राख्छु सकेसम्म घरेलु उपचार गरेरै घरमा नै राम्रो हुने कोसिस गरेर बस्नु राम्रो हो अब लागिहाल्यो ठुलो रोग भने जानुपऱ्यो भने परिन्छ पनि होला हस्पिटल जानु भन्ने चिज चाहिँ अब मलाई लाग्छ